पछिल्लो समयको तुलनामा अहिले आएर पर्यटन चाहिँ बढेको छ घटेको चाहिँ छैन पर्यटन एकदम बढेर गएको छ अरूको ठाउँलाई लिएर म कुरा गर्दिनँ आफ्नै ठाउँ विशेष म लाठपन्चर भन्ने एउटा सानो सिन्कोना बगानबाट हो अनि लाठपन्चर चाहिँ यो महानन्द वाइल्ड लाइफ सेङ्चुरीले घेरेको ठुलो जङ्गलले घेरेको एउटा कमान हो जहाँ चाहिँ अब सिन्कोनाको खेती अनि अरू मेडिसिनल प्लान्टहरूको चाहिँ खेती हुन्छ खेती गरिन्छ सरकारले खेती गर्छ होइन अनि वरिपरि घेरेको जङ्गलहरूमा चाहिँ विभिन्न प्रकारको चाहिँ चराहरू भेराइटी अब् बर्ड्स होइन चराको धेरै भेराइटी पाइन्छ अब पहिला हामी मसिनो हुँदाखेरि हामीलाई त के हुन्थ्यो भने देखिलाई हामी क्याटिस र ढुङ्गा बोक्यो त्यो चरा मार्नु जान्थ्यौँ चरा खेद्नु जान्थ्यौँ म त खादिनँ तर त्यसै पनि केटाहरूको साथीहरूको सार लागेर चाहिँ गएर चाहिँ चरा हान्ने चरामा उनीहरूले चरा मार्थे म चाहिँ प प्वाँख बटुल्नु

प्वाँख बटल्नुको लागि भए पनि जाने गर्थे अनि अब पछि आएर जब हामी ठुलो हुँदै हुँदै गयौँ बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै चरालाई हेर्नु देश विदेशबाट मान्छेहरू आउन थाले अन्त अहिले पनि मान्छे अथवा पर्यटकहरू आउने क्रम बढी नै रहेको छ विशेष गरी हाम्रो ठाउँमा विशेष गरी हाम्रो लाठपन्चरमा चाहिँ चराको भेराइटी हेर्नुको लागि मात्र पनि पर्यटकहरू चाहिँ आउने गर्छन् अब लाठपन्चर क्षेत्रलाई हेर्यौँ भने लाठपन्चरको वरिपरि क्षेत्रमा सिटोङ सेल्पु थाम घलेटार माना आदि ठाउँहरू छन् अनि ती ठाउँहरूमा पनि साइट सिइङ गर्न मान्छेहरू जान्छन् लाठपन्चरमा चाहिँ अलिकति पहिला पहिला नेटवर्कको समस्या भएको कारणले गर्दाखेरि चाहिँ पर्यटकहरू धेर आउने थिएनन् तर अब अहिले चाहिँ नेटवर्कको समस्याहरू समाधान भएकाले गर्दाखेरि चाहिँ जति पनि होमस्टेहरू छ पहिला थोरै होमस्टेहरू थियो अहिले थुप्रो होमस्टेहरू बनाएका छन् मानिसहरूले अनि ती होमस्टेहरू चाहिँ कहिले पनि खाली चाहिँ हुँदैनन् प्रायः प्रायः पर्यटकहरू चाहिँ आएर बसेर लाठपन्चरलाई अथवा लाठपन्चरको सुन्दरतालाई हेरेर अनि त्यहाँ आउने चराहरूलाई हेरेर चाहिँ उनीहरू एकदम रमाएर जान्छन् अनि अब कसरी असर गर्छ पर्यटकले अथवा पर्यटनले भन्दाखेरि चाहिँ जुन चाहिँ त्यो मान्छेको एउटा स्ट्यान्डर्ड अब् लिभिङ हुन्छ त्यो अलिक बढ्दो रहेछ टुरिस्टहरू आए पछि होमस्टेहरू बनिए पछि त्यहाँनेर बेकारीहरूले काम पाउँछ अनि बेकारीहरूले काम पाउँदाखेरि के हुन्छ भनेदेखिलाई अनइमप्लोइमेन्टमा थोरै भए पनि इमप्लोइमेन्ट जोडिन्छ त्यसले गर्दाखेरि आय हुन्छ अनि आय भयो भने के हुन्छ सबजनाको स्ट्यान्डर्ड अब् लिभिङ अलिकति भए पनि बढ्छ त्यो कारणले गर्दाखेरि चाहिँ अहिले समुदायलाई धेरै नै असर गर्छ अनि के हुन्छ अर्को त भनेदेखिलाई आफ्नो कल्चर जोगाउने एउटा प्रयास सधैँ रहिरहन्छ त्यस्तो हुन्छ अब बाहिरको पर्यटकहरू आउँदाखेरि सबले आफ्नो आफ्नो कल्चर देखाउने आफ्नो आफ्नो संस्कृति झल्काउने होइन त्यस्तो कुराहरू गरेर देखाउने त के छ आफ्नो आफ्नो संस्कृतिलाई जोगाएर पनि राख्छन् मान्छेहरूले